र नान विशेष गरेर विद्यार्थीहरू कोही विद्यार्थीहरू चाहिँ गाडीद्वारा नै अब स्कुल जाने गर्छ कोही विद्यार्थीहरू चाहिँ अलिक घर धेरै घर टाढो त गाडीमा पनि उनीहरू प्रब्लम भएर चाहिँ घरहरू रेन्ट गरेर नै बस्ने गर्छन् र अर्को कुरा कि अब प्राथमिकता शिक्षा भन्नु मतलब चाहिँ सबैभन्दा ठुलो शिक्षा पाउने चाहिँ हाम्रो त्यो फाउन्डेसन चाहिँ प्राथमिक शिक्षा हो र प्राथमिक शिक्षामा जब नानीहरूले राम्रो ज्ञान पाउनु सक्दैन उनीहरू कहिले पनि अगाडि राम्रोसँगले बढ्नु सक्दैन किनकि मेन कन्सट्रक्सन जस्तै हामी घर बनाउँदाखेरि एउटा कन्सट्रक्सन बलियो कन्सट्रक्सन हाल्छौँ त्यस्तै नै हाम्रो प्राथमिक शिक्षा हो र यसलाई चाहिँ अब विशेष गरेर चाहिँ म सबैलाई यो आह्वान गर्न चाहन्छु कि जब हामीले कुनै पनि प्राथमिक शिक्षामा हाम्रो एउटा शिक्षिका एपोइन्ट गर्छौँ तब किनकि त्यो नानीहरू यति अँध्यारो हुन्छ अँध्यारोदेखिको उज्यालो ल्याउने चाहिँ शिक्षिकाहरू नै हो शिक्षक शिक्षिकाहरू नै हो र वा शिक्षक शिक्षिका नै जब एउटा राम्रो खालको गुणस्तरीय शिक्षक शिक्षिका चाहिँ ती विद्यार्थीहरूले पाउनु सकेन भन्यो भने पनि चाहिँ त्यो चाहिँ अब यो त्यो चाहिँ एकदमै नराम्रो हुन जान्छ नानीहरूलाई राम्रो शिक्षा पाउन सक्दैन किनकि अभिभावकहरूले चाहिँ प्रत्येक अब नानीहरूलाई एउटा ज्ञान लिन या दिनको लागि चाहिँ शिक्षक शिक्षिकाको भरमा नै छोडिन्छ त्यसै कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ विशेष गरी प्राथमिकता प्राथमिक स्कुलमा अब एउटा शिक्षिका ल्याउनु या शिक्षक चाहिँ एउटा गुणस्तरीय शिक्षक शिक्षिकाहरू ल्याउनुपर्छ र मान्छेले चाहिँ सोच्छ कि ए त्यो सानो क्लासमा एबिसिडी पढाउनु त हो भनेर सोच्छ तर त्यो होइन त्यो पढाउनु त सबैले नै सकिन्छ तर त्यो नानीलाई चाहिँ कस्तो प्रकारले चाहिँ त्यो नानीलाई चाहिँ अन्डरस्ट्यान्टडिङ गर्नुसक्छ पढाउनु त सबैले सक्छ तर त्यो नानीले अन्डरस्ट्यान्डिङ गर्नुसक्छ कि सक्दैन भन्ने कुरामा चाहिँ हामी शिक्षिक शिक्षिकाहरूले चाहिँ धेरै ध्यान दिनुपर्छ